टेक्नोलोजीले गर्दा चाहिँ अब टेक्नोलोजी प्रयोग गर्दा चाहिँ अब सिनियर सिटिजनहरूलाई चाहिँ अब धेरैवटा अब प्रोबलम्सहरू फेस गर्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ किनभने अब उनीहरू अब त्यो टेक्नोलोजिसहरूमा त्यत्ति अब युज टु हुँदैन है अनि टेक्नलोजिसहरू उनीहरूको लागि अब त्यत्ति अब सजिलो छ जस्तो लाग्दैन मलाई अब हामी त अब अब नयाँ जेनेरेसन भएर हामी त अब वी क्यान इजिली युज द्याट तर अब सिनियर सिटिजनहरूकोमा चाहिँ अब के हुन्छ भन्दा चाहिँ अब अब कत्ति त अब ल्याक अफ नलेज हुन्छ है कति त अब वेल एजुकेटेड पनि हुँदैन पढ्नु पनि सक्दैन प्रायः त फेरि टेक्नोलोजिसहरू सबै इङ्ग्लिसबाटै हुन्छ त्यही कारण अब तिनीहरूले अब त्यस्तो मज्जाले अब युज गर्न जान्दैन कति चाहिँ अब युज गर्नु इच्छा पनि गर्दैन किनभने अब धेरैवटा प्रब्लम्सहरू हुन्छ नि त कतिजनाले आँखा देख्दैन है कति कतिको अब आफ्नै अब प्रोब्लम हुन्छ झिन्झट मान्ने टाइपको हो त्यहाँदेखि त्यसले गर्दा चाहिँ अब उनीहरू त्यस्तो अब फ्यामिलियर पनि छैन अब टेक्नलोजीसँग उनीहरूलाई अब त्यस्तो अब टेक्नलोजीसँग फ्यामिलियर गराउनको लागि चाहिँ अब एकदमै सरल टाइपको टेक्नलोजिसहरू चाहिँ अब इन्भेन्ट हुनुपऱ्यो है जो चाहिँ अब सिनियर सिटिजनले पनि अब इजिली युज गर्ने टाइपको अब टेक्नोलोजिसहरू हुनुपऱ्यो त्यसले गर्दा चाहिँ अब उनीहरूले अलिकति चाहिँ अब युज गर्नु सक्नुहुन्छ जस्तो लाग्छ मलाई चाहिँ अनि प्रायः त अब त्यही हो अब कति चाहिँ अब सिक्नु इच्छा गर्छ तर अब सिक्नै सक्दैन अब अब साह्रो साह्रो उ मान्छ अब उनीहरूले है अब मेरो पनि अब ग्रान्डफादरहरूले त्यस्तो अब फोनहरू राख्नु भन्दाखेरि त्यस्तो इच्छै गर्दैन किनभने अब चलाउनै जान्दैन अब टिभीको रिमोटहरू पनि त्यस्तो अब यति यति च्यानलमा यतो यस्तो आउँछ भन्दा अब उनीहरूले त्यस्तो इच्छै गर्दैन जस्ट जे लगाइदियो त्यही हेर्ने टाइपको उ उनीहरू अब त्यही अब त्यसमै अब मनोरञ्जन पाउने पाउँछ उनीहरूले जस्तो च्यानलमा पनि अब हेर्छ अब हामी चाहिँ अब आफूलाई जे मनपऱ्यो त्यही हेर्छ तर उनीहरू चाहिँ जे खोलिदियो पनि अब खुसी भइहाल्छ अब पहिलाको जमानामा चाहिँ अब टेक्नोलोजी त्यस्तो बेसी पनि थेन आबो धेर त भाक्सैन टेक्नलोजी एसरी इन्भेन्ट भाको इन्डियामा आबो अरू कन्ट्रिसकोहरूले चाहिँ इजिली युज गर्छ तर अब हाम्रो इन्डियामा चाहिँ अब त्यस्तो एजुकेटेड सिनियर्सहरू पनि छैन जस्तो लाग्छ हो अनि त्यही कुराहरूले गर्दा चाहिँ अब त्यो हुन्छ नि अब उनीहरूले इच्छै गर्दैन इच्छा गर्नेहरू पनि अब कत्ति अब सिक्दा सिक्दा पनि अब सिक्नै सक्दैन जस्तो लाग्छ मलाई चाहिँ